हलो हलो अँ हलो कहाँबाट बोल्नुभएको तपाईँ ए हैन तपाईँ दार्जिलिङको त्यो टुरिस्टहरूलाई घुमाउनु हुन्छ अरे नि है हजुर ए हजुर म चाहिँ यता केलकेटाबाट बोलेको कि हजुर म मेरो वन विकको घुम्ने प्लान छ कि दार्जिलिङ तपाईँले घुमाइदिनु सक्नुहुन्छ कि कस्तो कस्तो प्लेसेजहरू छ कस्तो कस्तो के हो कसो हो भन्नुहोस् न अलिकति मलाई म वान विक हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर हजुर हजुर हजुर त्यो टोयट्रेनमा चाहिँ अलरेडी टिकट बुकिङ गर्नुपर्छ कि सबै तपाईँले नै तपाईँकोमै हुन्छ हजुर सुन्नुहोस् न मैले एउटा प्लेसको नाम भन्छु कि त्यो बतासे लुप भन्ने चाहिँ कस्तो छ हौ हजुर हजुर ए हजुर सुन्नुहोस् न भनेपछि मेरो वान विकको प्लान छ कि तपाईँले सबै प्लेसेसहरू जति पनि तपाईँले मलाई बताउनु हुँदैछ त्यो सबैमा भिजिट गरिदिनुहोस् न ल म वान विकको लागि आउँछु नि ए हजुर हजुर ए हजुर हुन्छ हजुर हुन्छ थ्याङ्क यु सो मच कि म तपाईँलाई कन्ट्याक्ट गर्छु नि ल जब मेरो फिक्स हुन्छ कि वान विकबाद अनि तपाईँ म तपाईँलाई नै भन्छु नि हुन्छ थ्याङ्क यु सो मच हुन्छ हुन्छ